हेलो भाइ तपाईँ अलगढा ट्रान्सपोर्ट एजेन्सीबाट बोल्नु भएको हो ए र मैले सधैँ तपाईँकै त्यहाँबाट क्याबहरू बुक गरेर यता उता घुम्नु परिवारहरूसँग जाँदाखेरि गइबस्थेँ र आज पनि मलाई तपाईँको त्यहाँबाट क्याब बुक गर्नु थियो कि र यसपालि चाहिँ मलाई तपाईँको त्यहाँबाट छुट चाहिन्छ किनभने सधैँ म तपाईँकोबाट यस्तो क्याबहरू लान्छु र आजसम्म मैले यस्तो केही छुटहरू पाएको छुइनँ र